मैले त सबभन्दा अब आफ्नो फोटो खिचेको थियो त्यो उमेर चाहिँ बाह्र बाह्रको उमेरमा मैले खिचेको थियो अहिले त मलाई आफ्नो भन्दा भिडियो बनाउनुको लागि मात्रै मनपर्छ भिडियो फोटोहरू खिच्नु अहिले त म चाहिँ दमक पुग्यो अहिले फोटो खिच्नु चाहिँ मलाई मजा आउँछ आफ्नै फोटो अन्त अरूहरूको काहीँ घुम्नु जाँदा बाइकतिर स्कुटीतिर यसो बाइकतिर घुम्नु गयो भने त्यता साथीहरूसँग फोटो खिच्छ नभए भिडियो बनाउँछन् कहिले फोटो खिच्छ हो जस्तो भिडियो बनाउनुको लागि त फोटो भएन अब फोटो मात्रै अब खिच्छ त्यो हामीलाई फेरि आफ्नो फोटो भन्दा साथीहरूसँग फोटो खिच्नु अन्त काहीँ काहीँ राम्रो राम्रो जग्गातिर जस्तो कि राति मुनको मजाले क्लाउडहरू भएको फोटो त्यस्तो चाहिँ अहिले मलाई मजा लाग्छ त्यस्तो फोटोहरू हेर्दा त्यो अन्त मैले फोटोहरू हेर्छ अन्त मलाई चाहिँ बाहिर बाहिर जग्गा चाहिँ मलाई आहिले सोच्दैछु मनपर्छ बाहिर बाहिर जस्तो कि एनेमीहरू यो के अरे केटाहरू हुन्छ रियल लाइफमा हो त्यसको फोटोहरू खिच्नु मनलाग्छ जस्तो रोनाल्डोहरूको रियल लाइफमा जस्तो हेर्दा त भिडियोतिर हेर्दा त कस्तो मजा आउँछ रियल लाइफमा अगर खिच्यो भने त मलाई त्यही अलि मेरो टारगेट छ कि रोनाल्डोको फोटो चाहिँ खिचौँ मेसी त्यो ठुल्ठुलो फुलबल प्लेयरहरूको अहिले फोटो खिच्नु साह्रै मलाई त्यति नै राम्रो लाग्छ हुन त मलाई म चाहिँ अब कति अहिले भर्खर फोर्टिन छ एट्टिन जस्तो पुगेँ भने अब बाहिर बाहिर जग्गाहरू अब जान्छु त्यसको बाद सबैको फोटो खिच्छु अन्त अन्त मेरो साथीहरूको उनीहरूसँग म जान्छु तिनीहरूसँग अब फोटो खिच्छु वा